अब भनौँ है भने अब हाम्रो क्षेत्रमा चाहिँ यहाँनिर हाम्रो क्षेत्र के अब हाम्रै गाउँ नै भनौँ सिधै गाउँकै कुरा गरौँ अब हाम्रो गाउँमा चाहिँ अब त्यसै अब गाडीतिर गुढ्नुको लागि यता उता कहीँ बजार हजार जान पऱ्यो भने अब भनेको जस्तो प्रसस्त रूपमा अब गाडी छैन बस्ती ठाउँ हो है कमान बस्ती ठाउँ हो अब त्यसरी सबैले गाडी किन्न सकिँदैन त्यसले गर्दाखेरि छ गाडी कम मात्रामा छ गाडी तैपनि एक टाइमिङमा हिँडाइ हुन्छ टाइमिङमा निक्लिनु पऱ्यो अब त्यो गाडी कम भएको कारण अब एक नम्बर बाटोको पनि अलिकति खराबी अवस्था भएकोले गर्दाखेरि चाहिँ हाम्रो क्षेत्रमा चाहिँ गाडी कमै मात्रामा गुडिन्छ त्यस कारणले गर्दाखेरि अब सही ठाउँमा निर्धारित टाइममा पुग्नुको लागि चाहिँ आफू घरबाट चाहिँ अगावै निक्लिएर अब रोडमा गाडीलाई अब कुर्नपर्ने स्थिति त्यस्तोहरू छ अहिले त र यहाँ अब भन्नु पर्दाखेरि यहाँ हाम्रोमा त न अब बसको सुबिधा छ बस चल्न नसक्ने स्थिति छ है अब बस्तीको बाटोहरू हो त्यस्तो छ अब ट्रेनहरूको त कुरै आएन अब यो हिल्समा कुनै उयो हुने कुरै आउँदैन बस ट्रेनहरू त अब चल्दै चल्दैन अब हिल्स एरिया भएर बस चल्छ तर ट्रेन चाहिँ चल्नु सक्दैन तैपनि बस चाहिँ अब यहाँ हाम्रो ठाउँमा चाहिँ चल्दैन अब तल तल तल तल हाइवेतिर चाहिँ चल्छ अब हाइवेतिर चल्दाखेरि अब त्यही हो बसमा अब घुइचा घुँइचो त अलिअलि हुन्छै हुन्छ कोही बेला उभिएरै पुग्न पर्ने स्थिति हुन्छ आफू हताररिनुको कारण नै आफूलाई आफूले सही समय निकालेर हिँडनु सकेन भने त्यही हो अब बसमा पनि ह्याङ्गिङ गरेर भए पनि अब पुग्नु पर्ने स्थिति त आउँछ र अरू त अब के भन्नु यहाँनिर अब यात्रामा त अब समस्या बन्ने विशेष कुरा त रोडहरू अब राम्रो छैन एक नम्बर चाहिँ रोड राम्रो छैन त्यही पनि अब पक्का रोड हुनुपर्ने पक्का रोड निर्माण भइसकेको छैन पुरानै रोड छ अब जीर्ण अवस्थामा रोड भएकोले गर्दाखेरि गाडी घोडाहरू त्यति कुदिँदैन त्यो छ हामीलाई असुविधा चाहिँ